मैले अहिलेसम्म चाहिँ काठमाडौँको भक्तपुरको फोटोहरू गाउँको फुलहरू गाउँ घरको फोटोहरू धेरै खिचेको छु मलाई चाहिँ विशेष गरी यो प्रकृतिको फोटोहरू खिच्न चाहिँ साह्रै मनपर्छ